बाग्राकोटमा चाहिँ हस्पिटल धेर छैन तर ओदलाबारी मालबजार सिलगढीमा चाहिँ राम्रो राम्रो हस्पिटलहरू छ अन्त सिलगढीमा चाहिँ बेसी प्राइभेट हस्पिटलहरू छ अन्त ओदलाबारी र मालबजारमा चाहिँ गभर्नमेन्ट हस्पिटल छ जहाँ चाहिँ एकदमै राम्रो केयर हुन्छ त्यहाँदेखिको राम्रो ट्रिटमेन्ट पाउनु हुन्छ तपाईँहरूले अन्त त्यहाँ चाहिँ अफर्ड गर्न नसक्नेहरू पनि एकदमै राम्रो ट्रिटमेन्ट गरेर वापस आउनु सक्नुहुन्छ अन्त सिलगढीमा चाहिँ एकदम एक्सपेन्सिभ हुन्छ सबैकुराको लागि अन्त मालबजारमा चाहिँ एकदमै राम्रो ट्रिटमेन्ट पाउनु पनि सक्नुहुन्छ तपाईँले त्यहाँ एकदम जसले सक्नुहुँदैन पैसामा कमी छ तिनीहरू चाहिँ मालबजार जानु सक्नुहुन्छ अन्त कोभिडमा चाहिँ यस्तो भयो कि गाडीहरू एकदम बन्द भयो चल्नु अनि हामीहरू घरको भित्रको भित्रै भयौँ त्यहाँदेखि एकदम बोरिङ भयो त्यतिखेरको माहोल नै एकदम बोरिङ भयो अन्त तर पनि हामीहरूले त्यो फेसलाई काटेर हामीले अघि बढ्यौँ होइन अन्त तर त्यतिखेरको पनि उयो राम्रै थियो